मेरो व्यक्तिगत लक्ष्य चाहिँ के छ भने बडी बिल्डिङ प्रतियोगिता मा भाग लिएर त्यसको ट्रफि विनर हुन मन छ त्यसैले बडी बिल्डिङको लागि जिउ राम्रो बनाउनको लागि म गैरीबास जिम सेन्टर जान्छु यहाँदेखि तिन किलोमिटर छ बिहानको पाँच बजीदेखि बिहानको पाँच बजी गएर दुई घन्टा अढाई घन्टा वर्क आउट गर्छु गएर पाँच मिनट वार्म अप गर्छु त्यसको बादमा म चेस्टको लागि बारबल प्रेस गर्छु प्रेस चार सेट गर्छु एक सेटमा बाह्रपल्ट पन्ध्रपल्ट गर्छु त्यहाँबाट बाइसेपको लागि डम्बल प्रेस गर्छु डम्बल प्रेस पनि चार चार सेट तिन सेट गर्छु अन्त चेस्टको लागि फेरि फ्लाइङ ज्याट चार सेट गर्छु अनि लेगको वर्क आउट गर्छु स्कुवाड गर्छु चार सेट बाह्रपल्ट बाह्रपल्ट गरेर अनि त्यहाँबाट वर्क आउट सकेर घरमा आएर जिउ राम्रो बनाउनुको लागि राम्रो राम्रो खानेकुरा खानुपर्छ त्यसै कारणले म बिहान उठेर वर्क आउटबाट आएर चारवटा अन्डा अन्त दुईवटा केरा अनि एक कप दुध खान्छु त्यहाँबाट बाह्र बजी हल्का राइस कम्ती खान्छु चिकन फिसहरू खाने खान्छु अन्त बेलुका पनि अनिन्दो नबसिकन छिटै बेलामै सुत्ने गर्छु नराम्रो नराम्रो खानेकुरो जुनले चाहिँ बडीलाई एकदम हानिकारक हुन्छ त्यो कुरोहरूदेखि टाडा बस्छु म चाहिँ किन र कसरी आफूलाई कसरी यो कुरो यो कुरामा उत् उत्प्रे उत्प्रेरित भएँ भने मिस्टर सिक्किम मा सन्जय बुढाथोकीको मैले बडी बिल्डिङ कम्पिटिसन हेरेको थिएँ त्यसमा सन्जय बुढाथोकीले बडी बिल्डिङ प्रतियोगिताको ट्रफी विनर भएको थियो त्यो देखेर चाहिँ म पनि यो कम्पिटिसनमा भाग लिन्छु र यसरी नै ट्रफी हात पार्छु अब इन्टरनेसनल नसके पनि नेसनल नसके पनि डिस्ट्रिक्ट स्टेट लेभलकै यो बडी बिल्डिङ कम्पिटिसनहरूमा भाग लिएर यो कम्पिटिसनको विनर बन्छु भनेर

उत्प्रेरित भएको छु